मैले कि अनलाइन छुरी अर्डर गरेको थिएँ कि आज रिसिभ गरेँ कि यस्तो मजाले लाग्ने रहेछ कि मलाई पुरा मनपऱ्यो होइन त्यो चाहिँ सब्जीहरू काट्दा पनि चट्चट् काटिने रहेछ मलाई पुरा मनपऱ्यो